मेरो सधैँ प्राय जतिको भोजन चाहिँ है दिनमा अलिकति खाजा हुन्छ खाजापिछे खाजामा त्यही हो ब्रेडहरू लिन्छु म चिया बिस्कुटहरूसँग खान्छु र दिउँसो म अलिकति मज्जाले खान्छु सब्जीभात जे जे छ मासु है कोही कोही बेला अब मासु भात भयो सब्जी भयो अन्त बेलका चाहिँ म डिनरमा चाहिँ रोटीहरू कोही बेला एउटा सिम्पल खाना नै म फलो गर्छु अन्त यो खानाहरू चाहिँ राम्रो लाग्छ मलाई सधैँ नै खाइबस्ने दालभातहरू कोही बेला खान्छु दालभात अन्त मासुहरू पायो भने मासु अन्त यसले चाहिँ मेरो जीवनमा चाहिँ त्यस्तो हेम्पर गर्दैन है राम्रो छ अहिलेसम्म नै यसले मलाई सहयोग गरिरहेको छ एउटा ब्यालेन्स मा राखिरहेको छ है केही बिमारबाट जोगाइरहेको छ बिमारदेखि जोगाइरहेको अन्त यसको योगदान चाहिँ मलाई चाहिँ धेरै नै छ है खाना खाएर एक एनर्जी आउँँछ है एनर्जी गरे पाएरै हामी काम गर्छौँ है अन्य चामलहरू भयो हाम्रो गाउँ बस्तीमा चामलहरू राम्रै पाउँछ बस्ती भएको कारणले गर्दाखेरि त्यहाँको साग सब्जीहरू पनि एकदमै अर्ग्यानिक हुने गर्दछ है मलजल त्यहाँनिर प्राय जस्तो फर्टिलाइजर भने चलाउँदैन तरै भए पनि इन्सेक्टिसाइड है किराको जति पनि दबाईहरू अलिअलि छर्ने गर्दछ तर सब्जीहरू चाहिँ धेरै नै राम्रो हुँदैछ यो अर्ग्यानिक भएको कारणले गर्दाखेरि जब मल लाइन्छ मलाई हेल्दी हेल्थमा चाहिँ धेरै नै सहयोग गर्ने गर्दछ